कालिम्पोङ जिल्लामा प्रायः चाहिँ अब सानो गाडीमा नै यातायात गर्छ मान्छेहरू अब सानो गाडी मात्रै नभएर बसहरूको सेवाहरू पनि छ बसहरू पनि कस्तो छ भने एउटा चाहिँ अब प्राइभेट बस छ र अर्को चाहिँ अब यो सरकारले दिएको स्टेट बसहरू छ र अब प्राइभेट बसहरू चाहिँ प्रायः चाहिँ कालिम्पोङदेखि सिलगुडी आउने बसहरू छ अब जुन चाहिँ स्टेट बसको कुरा गऱ्यौँ त्यो चाहिँ अब कालिम्पोङदेखि माथि डेलोदेखि एउटा सिलगढी सिधैँ सिलगढी आउने छ अब डेलोदेखि कालिम्पोङ हुँदै सिलगढी आउँछ र दुइटा जस्तो बस चाहिँ अब कालिम्पोङदेखि सिलगढी आउँछ र अब कतिवटा बस सिक्किमको बसहरू पनि आउँछ त्यो सिक्किमको बसहरू पनि कतिवटा चाहिँ प्राइभेट छ र कतिवटा चाहिँ अब एसएनटी भन्छ सिक्किमको सरकारी बसहरू छ अन्त कालिम्पोङदेखि फेरि स्टेट बसहरू चाहिँ दुई तिनवटा स्टेट बस छ जुन चाहिँले चाहिँ अब कतिवटा अब बजार भनौँ कालिम्पोङ जिल्लाको बजारहरू जस्तै पेदोङ अलगढा टिस्टाहरू भयो त्यसमा अब मान्छेलाई यातायातको सुविधा पुऱ्याउने गर्छ र अब कमानका मानिसहरूको लागि कुरा गर्दा चाहिँ अब कालिम्पोङमा चाहिँ कमान भनेको चाहिँ अब प्रायः सिन्कोना कमान छ र त्यहाँको मानिसहरूको लागि पनि हिँडडुल गर्ने विकल्प चाहिँ अब सस्तो छ भन्नु चाहिँ मिल्दैन किनभने प्रायः त अब त्यो भेगहरूबाड गाडी निक्कै नै कम्ती छ र अब त्यहाँको अब गाडीको अब सर्भिस भन्छ माथि त अब डेली सर्भिस भन्छ अन्त अब त्यसमा चाहिँ के हुन्छ भने बिहान एक समय निर्धारित समयमा गाडी हिँड्ने गर्छ र बेलुका अब निर्धारित समयमा नै कालिम्पोङदेखि फेरि अब गाउँतर्फ गाडी छोड्छ र त्यस्तो हुँदाले हुनाले गर्दा अब दिउँसोतिर गाडी पाउँदैन र अब अब कोही मानिस अब कमान बस्तीदेखि अब कालिम्पोङ बजार अब यता पेदोङ अलगढा बजारहरू आउनु पऱ्यो भने चाहिँ उनीहरूले रिजर्भ गरेर आउनु पर्छ र अब हुनु त अब सरकारले पनि यो स्टेट बसहरू दिएको छ तर धेरै मात्रामा छैन यस्तै अब यो कमान क्षेत्रलाई कालिम्पोङसम्म अब जोड्ने अब यातायात पुऱ्याउने एउटै मात्रै बस दिएको छ र त्यो अब एउटा मात्रै बसले त हुँदैन र त्यसको पनि अब समय निर्धारित छ र त्यो समयमा नै समय निकालेर मान्छेहरू अब यातायात गर्नु पनि सक्दैन त्यही अब चुनौतीहरू नै भनौँ समस्याहरूमाथि अब कमानका र गाउँ बस्तीका मान्छेहरूले भोगिरहेको छ